हेलो ड्राईभर रबिना बहिनी बोल्नु भएको ए म सुजाता बहिनी बोलेको नि ए होइन म दार्जिलिङ घुम्नु आउँ भनेर भनेको थिएँ कि त्यहाँको बाटोघाटो के कस्तो छ होला नि बहिनी हजुर ए हजुर बहिनी हेर्नुहोस् न मेरो त म त अब ट्राभलर हो घरि दार्जिलिङ घरि सिक्किम कता कता हिँडिरहनु पर्छ अब मेरो त्यता कामै परेको थियो र नि यसो अब के कस्तो छ भनेर नि बाटोघाटो कि त्यही भएर यसो तपाईँलाई सोधखोज गरेर आएको चाहिँ राम्रो नि त अन्त त्यही त अब म आउँदाखेरि चाहिँ अब कस्तो प्रकारले आउनु पर्ने होला है हजुर हजुर अब तपाईँले त्यसो भन्नु हुँदैछ अब तपाईँहरू रात दिन हिँडिरहने मान्छेले त त्यसो भन्नु हुँदैछ अब म त झन् कहिले कहाँ कहिले कहाँ पुग्ने मान्छेलाई त्यो दार्जिलिङको बाटोहरू त अब त्यति साह्रो अनुभव भएन ठिकै छ अब म मेरो कामलाई अलिकति वर पन्छाएर र चाहिँ पिछे आउने चाहिँ अब विचार गर्छु नि है बहिनी हुन्छ हुन्छ म तपाईँको नम्बर लिइरहेको छु कि अन्त म तपाईँलाई कल गर्छु नि पिछे म मेरो काम अब अलिकति जरुरी नै थियो तर अब अहिलेको यो बर्खाको झरीमा अब आउनु पनि फेरि अब काम पनि नबनिएला बाटोले गर्दामा हो हुन्छ म तपाईँलाई पछि फोन गर्छु नि म आउने बेलामा हुन्छ बहिनी हजुर हजुर ए हुन्छ बहिनी म यो नम्बर सेभ गरिराख्छु नि तपाईँको ल राखिराख्छु नि मैले कल गरेँ भने चाहिँ तपाईँले झट्टै कल उठाइदिनुहोस् है ल मेरो काम पनि एकदमै अर्जेन्ट नै थियो कि दार्जिलिङ आउने उम् उम् हुन्छ हुन्छ बहिनी हुन्छ थ्याङ्क यू है हुन्छ बहिनी धन्यवाद हुन्छ